हेलो हिमालयन क्याब एजेन्सी हो मलाई यो आउने सोमबार सिलगडी जानु थियो कालिम्पुङदेखि यो क्याबहरूको रेट रकम चाहिँ कति छ होला हजुर ठुलो गाडी ईनोभाको कति छ अनि व्यागेनरको पनि भनिदिनुहोस् न रकम कति होला ए हुन्छ धन्यवाद